हेलो भाइ मैले होटेलमा फोन गरेको थिएँ अन्त खानाको लागि अन्त त्यसमा चाहिँ अलिक मिठाईहरू पनि हालेर पठाइदिनु होस् ल